यहाँनेरि के तपाईँ विशेष गरी सुन्दर वा अद्वितीय अरुण वा स्थान वा वर्णन गर्नु सक्नु हुन्छ भन्ने जुन ब ब तपाईँले आफ्नो भ्रमण गर्नु भएको छ भन्दाखेरि म मेरो भ्रमण र मेरो ब केही वर्णन गर् गर्नु सक्नु हुन्छ भन्ने कु कुरा चाहिँ यहाँ तेर्सिन्दाखेरि अलिकति मलाई के लाग्छ भ्रमण गरेर हेर्दाखेरि त सुन्दर भ्रमण गरेर हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने रमाइलो दृश्य हेर्न मन लाग्छ है र त्यो त्यो दृ रमाइलो दृश्यहरूमा चाहिँ वर्णन गर्न चाहिँ म अलिक सक्दिनँ